विशेष अतः म बगैँचामा नै धेरै समय बिताउने मान्छे हो र आफूले रोपेको आफूले गोडेर आफूले विभिन्न प्रकारका बिरुवाहरू खोजेर ल्याएर आफूले मलजल माटोहरू पानीहरू लगाएर दिनहूँ स्याहारेको फुल देख्दा कसलाई चाहिँ राम्रो लाग्दैन होला र मेरो मेरो दिनको सुरुवात नै मेरो बिरुवाहरूलाई पानीहरू दिएर त्यसलाई स्याहारेर हुन्छ भने म जब वरिपरि मेरा फुलहरू फुलेको देख्छु बिरुवाहरू रुखहरू भएको देख्छु तब मलाई एकदम सुखानुभूति हुन्छ धेरै खुसी लाग्दछ